मैले जुन बाली लगाएको थिएँ अनि त्यो सब्जी चाहिँ बजारमा बेच्ने कोसिस गर्दाखेरि मध्यस्तकारीहरूले चाहिँ त्यो जुन सब्जीको मोल चाहिँ नदिएर कम्ती मोल भाव दिएर मलाई एकदम शोषण गरेको छ अनि त्यो सब्जीहरू कोही बेला बिक्री नहुँदाखेरि फर्काई ल्याएर त्यसको रुपियाँ नदिएर मलाई एकदम शोषण गर्ने गरेको छ